र पर्यटकहरूले भ्रमण गर्ने पश्चिम बङ्गालमा चाहिँ सबभन्दा राम्रो चाहिँ हाम्रो दार्जिलिङ भन्ने जगा छ र त्यो दार्जिलिङमा चाहिँ एकदमै माने घोडामा चढ्ने होइन र अरू पनि विभिन्न विभिन्न कार्य गर्नेहरू जस्तो कि खेल्ने पार्कहरू एकदमै राम्रो छ र पश्चिम बङ्गालमा अझै एउडा बेङ्गल सफारी भन्ने जगा छ जो चाहिँ सिलगडीको क्षेत्रमा पर्छ त्यहाँनेरि पनि घुम्ने जगाहरू एकदम राम्रो छ